मलाई सबैभन्दा बेसी मनपर्ने कुरा हो

दुध दही मही घिउ कारण अब भन्छ नि अब जातले पनि पाएको दही मही खानु छेत्री बाहुनले त्यहीले पनि होला मलाई दुध दही मही घिउ खान असाध्यै मनपर्छ जब म साना थिएँ सानो थिएँ तब त्यति बि त्यो हामीले दुध दही मही त्यस्तो खा कहिले काहीँ खान पाउने गर्थ्यो र त्यो समयमा जुन चाहिँ मलाई खा खानुको मेरो जुन चाहिँ इच्छा मेरो आकाङ्क्षा पुरा भएको थिएन त्यो अहिलेको दिनमा आएर मैले अझसम्म पनि दुध दही मही घिउ खानु मनपर्छ र त्यही यही मेरो खानेकुराहरू मध्ये सबैभन्दा मन पर्ने कुरो हो माछा मासु पनि खान त म खान्छु तर अब मलाई धेरै मन परेको भनेको यी दुध दही मही घिउ हुन् यदि मलाई माछा मासु र दुध दही मही घिउमा केही अब दुई दुईबारे मलाई केही छान्नु भन्यो भने म अवश्य नै घिउ दुध दही मही नै छान्नेछु कारण त्यसले हामीलाई त्यो हाम्रो पौष्टिक आधार हो आहार हो सरी नट आधार आहार हो अनि त्यसले हामीलाई यो ताकत दिन्छ मानिसहरूले भन्छ नि अब पहिला अब पहिलाको त पहिलाको बाजे बोज्यूहरले दुध द दुध दही मही के हो त एकदमै के भन्थे शुद्ध पाउँथेँ र आहिले आहिले त्यो सब पाउँथे अलिक गाह्रै छ कारण पहिला उनीहरूले गाईबस्तु घरमै पाल्ने गर्थ्ये र घरमै घरैमा उनीहरूले दुध दुध हुन गाईको दुध हुन्थ्यो त्यहीबाट उनीहरले दही मही घिउ बनाउने गर्थे तर आज आजभोलि हामीले किनेर खानुपर्छ जसमा मानिसहरूले आफ्नो फाइदाको लागि त्यसमा मिलावटहरू गरेको हुन्छ त्यही पनि आफ्नो आहा आफ्नो मनको इच्छा आफ्नो मनको खुसी अब आफ्नो मनपर्दो खानेकुरा खानको लागि हामीले त्यही मिश्रण भए पनि खानु कर लाग्दछ